मेरो जिन्दगीमा चुनौतीहरू धेरै आएको थियो है र धेरै र म चाहिँ एउटा चाहिँ भन्न चाहन्छु है मेन चाहिँ माध्यमिक माध्यमिकको यो परीक्षा है त्यसमा चाहिँ एकदम च्यालेन्ज च्यालेन्ज थियो है जसरी पनि मैले अब राम्रो गर्नु पर्ने राम्रो रिजल्ट ल्याउनुपर्ने र म अरूले पनि भन्ने गर्थ्यो है एकदम टफ हुन्छ खतरा च्यालेन्ज हुन्छ च्यालेन्ज टाइपको हुन्छ भन्थ्यो है र त्यही भएर चाहिँ मैले मैले पनि एउटा हार्ड वर्क गरेँ है बिहान छिट्टो उठ्थेँ पढ्थेँ बेलुका पनि पढथेँ एकदम हार्ड वर्क गर्थेँ र इक्जाम पनि भयो र फर्स्टको दिन एकदम अब साह्रो खाल्के गयो है एकदम क्वेशन पनि टफ इक्जाम हलमा पनि नर्भस भएँ है र एकदम मैले तर पनि मैले हार मानिनँ कोसिस कोसिस जारी राखेँ एकदम हार्ड वर्क गरेँ पढेँ इक्जाम दिएँ र रिजल्ट पनि लास्टमा राम्रै आयो है र लास्टमा मलाई के लाग्यो भन्दाखेरि मान्छेले हार चाहिँ खानु हुँदैन एकदम आफूले हार्ड वर्क गऱ्यो भने जे पनि गर्नुसक्छ मान्छेकोमा त्यो पेसेन्ट चाहिँ हुनुपर्छ है एकदम हार्ड वर्क चाहिँ गर्नुपर्छ मान्छे भएर चाहिँ मैले चाहिँ जिन्दगीमा खतरा ठुलो चुनौती चाहिँ मलाई त्यही मात्रै लाग्यो है एकदम हार्ड वर्क गर्नुपर्ने सबै स्याक्रिफाइसहरू गर्नुपर्ने जे कुरा नि स्याक्रिफाइस गर्नुपर्छ पढ्नुको लागि चाहिँ आफ्नो राम्रो मार्क्सहरू ल्याउनु मन छ भने राम्रो रिजल्ट ल्याउनु मन छ भने एकदम स्याक्रिफाइस गर्नुपर्ने रहेछ जस्तै कि फोन दिनमा फोन दुई घन्टा हेर्दैछ भने एक घन्टा हेर्नुपऱ्यो र खेल्दै छ भने हामी दिनमा एक घन्टा खेल्दैछ भने त्यसलाई कम्तीको बनाउनु पऱ्यो आधि घन्टा खेल्नु पऱ्यो हरेक चिज हरेक चिज स्याक्रिफाइस गर्नुपर्छ एउटा चुनौती चुनौती जित्नुको लागि चाहिँ त्यही भएर चाहिँ मैले अब मलाई यस्तो लाग्यो लास्टमा चाहिँ एकदम एकदम हार्ड वर्क चाहिँ हुनुपर्छ मान्छेकोमा ठुलो पेसेन्ट चाहिँ हुनुपर्छ एकदम हार्ड वर्क गर्नुपर्ने रहेछ है र मान्छेकोमा पेसेन्ट छ भने हार्ड वर्क गर्ने हार्ड वर्क गऱ्यो भने जे पनि पोसिबलै छ केइ इम्पोसिबल चाहिँ छैन मलाई त्यस्तो लाग्यो अब